के म यहाँ ग्लेनेरिसमा बात गर्दैछु हजुर ए आज के भन्छ आज मेरो घरमा गेस्ट आइरहेको छ कि त्यसको लागि चाहिँ एक दुईवटा नयाँ जो सधैँ खाँदिन तर आजको स्पेसल हुन्छ नि तपाईँहरूकोमा डेली स्पेसल हुन्छ होइन र आजको स्पेसल के छ तपाईँहरूको त्यो पठाइदिनुहोस् ल हजुर हजुर अनलाइन पेमेन्ट हुन्छ होइन

हजुर हजुर म त्यही एपबाटै गरेको हुन्छ कति मिनटमा आइपुग्छ होला आधा घण्टा आधा घण्टा हुन्छ त्यो मैले सधैँ लाने खाना पनि पठाइदिनुहोस् साथमा आजुको जुन चाहिँ आज तपाईँको स्पेसल छ नि त्यो पठाइदिनुहोस् न ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ पेमेन्ट चाहिँ अनलाइन गरिदिँदा हुन्छ नि होइन ए हजुर हुन्छ एपबाटै गरिदिनु हुन्छ हुन्छ